हेलो ए दाजु भोलि मलाई क्याब चाहिएको थियो एकदिनको लागि कि म भोलि हजुर यहाँ शिव मन्दिरबाट एनजेपी जाँदैथेँ नि त्यसको लागि क्याब बुक गर्नु थियो हजुर ए हुन्छ गरिदिनुहोस् न ल भोलि शिव मन्दिरदेखिको एनजेपी एघार बजी हुन्छ हुन्छ